मलाई चाहिँ मावला जानु साह्रै मन पर्छ माम घर अन्त त्यही हो अहिले हामी यता स्कुलको कारणले गर्दा जानु पाउँदैन दसैँमा एकपल्ट जानु पाउँछ प्रायः नत्र त्यति बेला पहिला पहिला चाहिँ हिँडेर जान्थ्यो दसैँमा एकपल्ट अहिले चाहिँ अलिक पाउँछ छुट्टीतिर गएको बेलामा जान्छ टाडो हो माकुम भन्ने जग्गा हो अन्त मज्जा आउँछ त्यहाँ सानोमा खेलेकोहरू याद छ त्यो पहिला पुरानो घर हुँदा आखे मामहरूसँग मज्जा आउँथ्यो मामले माया गर्नुहुन्छ आखेले पनि माया गर्नुहुन्छ अन्त पहिला बाइक गाडी न हुन्थ्यो तर अब रोडहरू पुगेको थिएन त्यति बेला हामी खोलाको बाटो हिँडेर जान्थ्यो मावला बिहान हिँड्थ्यो बेलुका पुग्थ्यो बिहान चार बजीतिर हिँड्यो भने बेलुका पाँच बजी चार बजी पुग्थ्यो बेलुकाको त त्यस्तै हुन्थ्यो अन्त माया गर्छ मावलामा मामाहरूले आसेङहरूले सबैले आनीहरूले पनि माया गर्नुहुन्छ अन्त त्यही हो आइज भनिबस्नुहुन्छ मामहरू पनि अहिले त बुडी बुडी हुनुभएको छ माया गर्नुहुन्छ अन्त बोलाइरहनुहुन्छ छुट्टीतिर जाँदा पनि घर जाँदा अन्त बोलाइरहनु हुन्छ अहिले त बाइकमा हो बाइकमा एकैछिनमा पुगिहाल्छ हो हामी पनि जान्छ छुट्टीमा बेलुका बेलुका गएर भोलि बिहानपल्ट आइहाल्छ त्यस्तै हो